म चाहिँ मेरो पाहुनाहरूलाई एकदम मिठो मिठो खाने कुराहरू दिन्छु बनाएर दिन्छु अब घरमा आउनु भएको पाहुनाहरूलाई अब आउनु होस् बस्नु होस् अब मिठो मिठो खाने कुराहरू बनाएर अब मासुहरू खानेलाई मासु बनाएर दिन्छु नखानेलाई अब पनिर मिठो मिठो सब्जी दाल भात बनाएर दिन्छु उहाँहरूलाई अब मिठो बोली वचन गरेर अब अब बास बस्तै आउनु भएको पाहुनाहरू हो भनेदेखिको उहाँहरूलाई बास राखेर राम्रो राम्रो अब बातचित गरेर उहाँहरूसँग मिठो मिठो बोलीहरू गरेर त्यस्तै प्रकारको सत्कारहरू गर्छु अन्त मैले अब मानिसहरूको लागि बनाउनु पकाउनु जान्ने कुरा चाहिँ अब मम चाउमिन थुक्पाहरू यस्तै यस्तै अब कुराहरू बनाउँछु